मेरो परिवारको बारेमा भन्नुपर्दा चाहिँ म चाहिँ तकभर टी स्टेटको हो अनि मेरो घरमा बाबुआमा हुनुहुन्छ अनि मेरो बिहा भाएर चाहिँ म दार्जिलिङमा आएको अनि बिहा भएको कति पन्ध्र साल बाद चाहिँ अहिले चाहिँ हामी सेपरेट बस्छौँ मेरो हस्बेन्ड र म अनि म चाहिँ मेरो छोरीसँग छु आई एम भेरी हेप्पी म मेरो छोरीसँग बस्छु र मलाई अहिले म कामहरू पनि गर्दिनँ मेरो छोरीले नै कमाएर पाल्दैछ मलाई हो अनि के अरे म यस्तै समाजसेवाहरू गर्छु अनि कसैलाई केही पर्यो भने म हेल्पहरू गर्छु अनि दुई तिनवटा एनजिओहरूसँग पनि म लिङ्कमा छु उहाँहरूको पनि म कतिवटा कामहरू गर्छु अनि हेडेन हलसँग मेरो एकदमै राम्रो छ हेडेन हलबाट पनि हामी हेडेन हलको तर्फबाट पनि हामी सेवाहरू गर्नु जान्छौँ कता कताहरूतिर उहाँहरूले चाहिएको सामानहरू माग्दाखेरि दिन्छु र मेरो साथीहरूको विषयमा भन्नु हो भने मेरो साथीहरू यत्ति साह्रो राम्रो राम्रो साथीहरू छ र अहिले चाहिँ फिलहाल चाहिँ मेरो एकजना साथी चाहिँ बिमारी हुनुहुन्छ उहाँसँग उसको चाहिँ युटेरसमा ट्युमर ट्युमर भएको त्यो ट्युमरबाट चाहिँ क्यान्सर भएर उसको चाहिँ अहिले ट्रिटमेन्ट चलिरहेको छ उसलाई पनि हामीले धेरै हेल्पहरू गरेर उसको स्वास्थ्य अहिले एकदमै राम्रो भएको छ र के अरे मेरो साथीको बारेमा भन्नुपर्दा चाहिँ यस्तो भइरहेको छ